हाम्रो गाउँमा पनि ग्रुप छ हाम्रो गाउँको सेल्फ हेल्प ग्रुपको नाम चाहिँ एकास सेल्फ हेल्प ग्रुप हो अन्त उता त्यो चाहिँ धेरै राम्रो छ नयाँ नयाँ खबरहरू दिन्छ सेल्फ हेल्प ग्रुपले लोनहरू दिन्छ सामानहरू दिन्छ रुखपातहरू दिन्छ लोनहरू पनि दिन्छ त्यो रुखपातहरू उमारेर चाहिँ हामी त्यसको बिजिनेस पनि गर्नु सकिन्छ सक्छौँ हामी त्यसको बिजिनेसहरू गर्छ गर्नु सकिन्छ त्यस्ता कुखुराहरू पनि दिन्छ त्यो कुखुरा पालेर त्यसलाई पनि त्यसको बिजिनेस गर्नु सकिन्छ खानु पनि सक्छौँ हामी धेरै नयाँ नयाँ चिजहरू दिन्छ सेल्फ हेल्प ग्रुपले हामीलाई त यता